मेरो घरमा चाहिँ थुप्रै फुलहरू छ फुलहरू चाहिँ हामीले घरको अगाडिपट्टि यस्तो तलै तला बनाएर काठको तलै तला बनाएर सजाएर राखेको छौँ पिटुनिया फुलको नामहरू पिटुनिया जिरेनियम एन्जिलिया डालिया डेलिया एन्थेरेम

सयपत्री यस्तो फुलहरू चाहिँ हामीले सजाएर राखेको छौँ कोही चाहिँ त बाँसको के अरे चिप भए बाँसको चिम चिरेर बनाएर त्यसको ताक बनाएर राखेको छौँ कोही हामीले सेट बनाएर सेटमा राखेको छौँ सेटमा पनि हाम्रो थुप्रै फुलहरू छ कतिवटा नामहरू मलाई थाहा छैन फुल फुल फुलहरू फुलहरूको सेटमा चाहिँ एकदम त्यस्तै ताकहरू बनाएर राखेको छौँ सेटमा प्रायः जस्तो फुलहरू कोही चाहिँ घरको पेटीतिरै छ कोही चाहिँ घरको के अरे यस्तो आँगनको डिलमा राखेको छौँ कोहीलाई चाहिँ हामीले त्यसलाई डेली पानी दिनु पर्छ कसैलाई दिनु पर्दैन कसैलाई हप्ता दिनमा दिँदा हुन्छ कोही चाहिँ पानीबिना पनि रहने फुलहरू हुन्छ कोही चाहिँ डेली पानी ला पानी लगाउने फुलहरू पनि हुन्छ